मलाई सानोदेखिको खानाहरू बनाउनुमा साह्रै रुचि थियो मैले फर्स्ट टाइम मैले मम्मीलाई बनाउनु देखेको थियो अन्त मम्मीले साह्रै नै मिठो मिठोहरू बनाउँदाखेरि मलाई पनि पुरा इन्ट्रेस्ट आयो कि मम्मीले कसरी बनाउनुहुन्छ भनेर जति बेला मैले मम्मीलाई किचन बनाउनु हुँदाखेरि मैले साह्रै नै हेर्थेँ अन्त साह्रै नै इच्छा हुन्थ्यो कि म गएर खुदै ट्राई गरोस् तर सानो हुनुको वजह से मलाई मम्मीले कहिले पनि खाना बनाउनु दिएन तर मलाई साह्रै नै इच्छा थियो बनाउनुको लागि जसै ठुलो हुनु थाल्यो मलाई मैले मम्मीलाई कतिताल पर्मिसन माग्यो म बनाउँछु भनेर तर मम्मी पनि साह्रै नै डराउनु हुन्थ्यो

फेरि होमवर्क्सहरू प्र्याक्टिकल्सहरू गर्दा गर्दा त यता फेरि ट्युसन्सहरू साह्रै नै पढाइको प्रेसर थियो टाइम पाउँथेन कहिले पनि राम्ररी अन्त तर पनि यो मेरो इच्छा चाहिँ कहिले पनि मरेन पुरै मनपर्थ्यो खानाहरू बनाउँदा अन्त जति बेला पनि टाइम पाउँथ्यो मैले मम्मीलाई खाना बनाउनुको हेरिरहन्थ्यो तर पनि मम्मीले भित्रीबाट चाहन्थ्यो कि म कहिले पनि नबनाओस् खाना डर बसेको थियो मम्मीलाई त्यो इन्सिडेन्टको बाद अनि फेरि मलाई खाना बनाउनु पनि आउँथेन हेरेर मात्रै होइन सिकेर पनि गर्नुपर्छ तर मलाई आउँथेन

खाना बनाउनु थाल्यो अन्त मलाई मेरो चाहिँ साह्रै नै हबी थियो कि साह्रै मनपर्थ्यो अन्त फर्स्ट टाइम नलेजै थिएन के बनाउनु भनेर अन्त यसै गुगलमा अरू सर्चहरू गर्दा यस्तो सर्चहरू गर्दा मलाई आलु आलु फ्राई बनाउनु बनाउनु मनलाग्यो अन्त त्यो पनि बनाउनु आउँथेन अनि मलाई चाहिँ सानैदेखिको मम्मी पापाले हेल्दी फुट खानु भनेर भन्थ्यो

मलाई ठुलो हुनुथाल्यो मैले जङ्क फुड त्यत्ति खान्थिनँ किनकि अब सानोदेखिको उयो भइसकेको थियो त्यसमै एडिक्ट भइसकेको थियो हेल्दी फुड अन्त हेल्थ कन्सियस थियो बहुत ज्यादा हेल्थमा ध्यान दिन्थ्यो अन्त मैले फर्स्ट टाइम बहिनीसँग मिलेर आलु फ्राई बनायो साह्रै नै मतलब स्टार्टिङ बहुत डरलाग्दो थियो कसरी गर्नु भनेर अन्त गुगलमा गएर युट्युबमा गएर चेक गऱ्यो कसरी फ्राई गर्छ भनेर अन्त त्यत्ति बेला बनाइसक्यो अन्त फुल्ली जति बेला त्यो पाकेर एकदम रातो रातो भइसकेको थियो यत्ति साह्रो खुसी फर्स्ट टाइम फिल भयो कि मतलब एकदम अनएक्सप्लेनेबल मतलब यत्ति साह्रो खुसी लाग्यो कि मैले जो सानोदेखिको हबी थियो मलाई गर्नु इच्छा थियो त्यो मैले केही न केही रिजनले हमेसा मतलब हुन्थेन होला यो फर्स्ट टाइम गर्दा यत्ति साह्रो खुसी लाग्यो अन्त मेरो बहिनीलाई पनि साह्रै इन्ट्रेस्ट थियो खाना बनाउनुमा अन्त हामी दुवैजनाले मिलेर बनायौँ अन्त टेस्ट गऱ्यौँ बहिनीले अचार बनाउनु थाल्यो मैले फ्राई राइस बनाउनु थालेँ अन्त टेस्ट चाहिँ साह्रै नै मिठो अन्त आफूले बनाएको मलाई फर्स्ट टाइम फिल भयो कि आफूले बनाएको खाना चाहिँ अलगै टेस्ट गर्दोरहेछ अन्त फेरि बादमा मैले जति बेला मम्मी आउनुभयो मैले मम्मीलाई भन्नुभयो मम्मी मैले खाना बनायो मैले यो बनायो भनेर मम्मीलाई दिनुभयो मम्मीलाई पनि मनपरायो मैले फर्स्ट टाइम हबीमा काम गर्दा मलाई साह्रै मनपऱ्यो